मैले जीवनमा सामना गर्नु परेको चाहिँ एउटै हो जब मेरो बिहा भयो त्यसको ठिक सात महिना बाद मेरो प्रिमेच्योर डेलिभरी भयो नानी सात महिना बाद चाहिँ जन्मियो र त्यो जुन त्यो टाइम चाहिँ मलाई एकदमै बेसी सामना गर्नु पऱ्यो नानीको हेरविचार गर्नुको लागि प्रत्येक छिनछिनमा नानीको पास जानु एकदम हेरविचार गर्नु किनकि नानी एकदमै क्रिटिकल कन्डिसनमा थियो र दुई महिना हामीले उसलाई एनएस्यूमा पनि राख्यौँ र त्यही नै हो मेरो जिन्दगीको एकदम मैले सामना गर्नुपर्ने चाहिँ एकदम यहीले यसलाई चाहिँ मैले एकदमै राम्रोसँगले सामना गरेर मैले पार भएर आएको छु